दाजु मैले चाहिँ बिरयानी मगाएको थिएँ पिज्जा आएछ अब यो पिज्जाको साटो चाहिँ तपाईँले बिरयानी कति बेला दिनुहुन्छ मलाई त धेरै असुविधा भयो अब यो के कारणले गल्ती भयो मैले त अब बिरयानी मगाएको थिएँ तपाईँले पिज्जा पठाइ दिनुभएछ मलाई चाहिँ यसको तुरन्तै जानकारी दिनु पऱ्यो होइन भने मेरो पैसा चाहिँ तपाईँले मलाई फिर्ता गरिदिनु पऱ्यो